अँ भाइ अस्ति मैले एउटा कागज टाइप गर्न दिएको थिएँ नि हौ किन नभएको हौ त्यो चैँ अनि त त्यो कम्प्युटर त मैले नयाँ किनिदिएको त हौ अस्ति इन्फर्म गर्नुपर्छ नि हौ हन तिमीले एउटा एउटा हैन हौ अब एउटा पिउन भइसकेपछि त स्कुलको काम त मजाले गर्नुपर्छ त हौ हामी टिचरहरूलाई कस्तो गाह्रो छ हेर त यो कागज मैले उता पठाउनु पर्ने डिआई अफिस हो अनि त हैन अस्ति भन्नुपर्छ नि अस्ति म अनि त बनाइदिन्थेँ नि हौ अनि त यो कागज हेर आज पुर्याउनु पर्ने डिआई अफिसबाट मलाई खबर आयो कागज गएकै छैन अरे हो अनि त तिमीले अस्ति चाहिँ किन नभनेको हौ अनि त त्यो चिठ्ठी त हराएको छैन होला नि है त्यो चिट्ठी हराउनु हुन्न है त्यो त इम्पोर्टेन्ट हो नि त्योबाट त्यो पेन्सनको कागजहरू छ त्यो सबैमा चाहिँ त्यो चिट्ठी टाइप गरेर पठाउनु पर्ने हो हो अनि त त्यो चिट्ठी त जसरी पनि गर्नुपर्छ त हौ अनि त आज बेलुकासम्म तिमीले कहीँबाट भए नि गर न हौ बरु बिल पठाऊ बाहिर गरेर फेरि भक्कु बिल दिनु चाहिँ हैन नि फेरि ठिकैको उसमा गर है यो कतिवटा छ दसवटा कि कतिवटा छ चिट्ठी हैन कतिवटा पो छ अनि त हेर न त्यत्रो चिट्ठी पेन्डिङ भइसक्यो तिमीले त खबरै गर्दैनौ म त अस्तिदेखिन् डल्लै भइसक्यो होला आज लानुपर्यो भनेर सोधेको थिएँ अनि त त्यो त तिमीले लिएर जानुपर्छ है उता फेरि डिआई अफिस अनि त त्यो चिट्ठीहरू चाहिँ सबै कम्प्लिट गर अनि त कति बिल हुँदोरहेछ मलाई ल्याएर देऊ म दिइहाल्छु पैसा ल अनि त तिमी टिए डिएहरू पनि क्लेम गर अनि त त्यो नयाँ उसमा किबोर्डहरू छ भने त्यो पठाऊ न हौ अनि त त्यसलाई कि त्यसलाई पनि रिपेयर गरेर ल्याउँदा हुँदैन ठिकै छ अब तिमीले त्यसोभए अँ नयाँ लिएर आऊ न त ल राखेँ म अहिले